भारतमा अहिले बढ्दो रूपमा देखिइरहेको एउटा समस्या भन्नुपर्दा किसानहरूले गर्ने आत्महत्या पनि रहेको छ र यो जुन अहिले बढ्दो रूपमा देखिएको यो किसानहरूले आत्महत्या गरिरहेको घटनालाई एउटा महत्त्वपूर्ण घटनाका रूपमा लिन सकिन्छ किसान जति पनि छन् उनीहरू निम्नवर्गीय नै हुन्छन् र किसानहरूले थुप्रै कर्जा लिएर ब्याङ्क वा भनौँ कुनै सहकारी संस्थाहरूद्वारा कर्जाहरू लिएर खेतीपाती गर्नका निम्ति खेतीपातीलाई चाहिने बिउबिजन किन्नका निम्ति यसबाट केेही फायदा बनाउने हेतुले नै खेतीपाती गर्दछन् भने दुर्भाग्यवश कहिलेकाहीँ के हुन्छन् भन्दा ती खेतीपातीहरू कतिपय जङ्गली वन्यजन्तुले खाएर सखाप पारिदिन्छ भने कहिलेकाहीँ प्राकृतिक प्रकोप बाढी पैह्रोले सखाप बनाइदिन्छ र जसको कारण किसानहरू आत्महत्या गर्न बाध्य हुन्छन् वा आत्महत्या गर्न पुग्दछन् र यस्तो हुनबाट चाहिँ हामीले कसरी रोक्ने त भन्दा किसानहरूलाई व्यवस्थित किसिमले खेतीपाती गर्न आग्रह गर्ने साथै सरकारले पनि व्यवस्थित किसिमको तरिकाहरू लागु गराइदिएर किसानहरूलाई खेतीपातीका निम्ति एउटा छुट्टै रकम पनि बिना कुनै ब्याज अर्थात् भनौँ बिना कुनै ऋण ब्याज नै ऋण दिनसक्ने जस्ता उपायहरू यदि सरकारले अप्नाइदिए यस किसिमको जुन दुर्घटना दिनानुदिन बढिरहेको छ दिनानुदिन भइरहेको छ यस्ता घटनाहरूलाई चाहिँ धेरै हदसम्म रोक्न सकिन्छ